अब बर्खामा चाहिँ खोलाहरू बढ्छ पहिरोहरू जान्छ अन्त अब म्युनिसिपालिटीबाट सानो सानो तिरपालहरू दिन्छ अरू त केही गरेको जस्तो लाग्दैन अब के गर्नु असुबिस्ता नै छ सबैको घरहरू पनि कतिको बगाउँछ खोला छेउ छेउमै हुन्छ घरको छेउ छेउमै अन्त साह्रै गरी अब पहिरोहरू जान्छ पहिरोहरू जाँदाखेरि चाहिँ म्युनिसिपालिटीमा भन्यो भने चाहिँ यसो तिरपालहरू दिनुहुन्छ माथिबाट चाहिँ